विद्यालयहरूमा विद्यार्थीहरूलाई कला र शिल्प सिकाउने के छ भनेदेखि कलाको रूपमा गीत सङ्गीत नृत्यहरू सिकाउने गर्छन् साथै शिल्पको शिल्पको निम्ति यहाँ बुनाइहरू बुन्ने लुगाहरू बुन्ने सिकाउने गर्छन् साथै धागो बाँस अरू थुप्रै थुप्रै कुराहरूबाट धेरै थरीका शिल्पहरू बनाउने कक्षा पनि गराइन्छ साथै कलाको रूपमा यहाँ हाम्रै आफ्नै नृत्य मारुनी नृत्य साथै अरू अरू नृत्यहरू पनि सिकाउने गर्छन् गीत सङ्गीत आदिहरू पनि विद्यालयमा सिकाउने गर्छन् मेरो वाल्यकालको सम्झनामा एउटा मिठो सम्झना मैले गीत गाएको छ साथै नृत्य गरेको पनि छ अनि एउटा प्रोग्राममा मैले नाटक पनि गरेको छु नाटकको अझै सम्झना छ मलाई त्यस समय मैले बाजेको भूमिका निभाएको थिएँ त्यस समयको त्यो सम्झनाहरू मलाई सम्झिँदा मजा लाग्छ